मैले एकजना बुहारीलाई सिमी लगाऊ राम्रो हुन्छ भन्ने सल्लाह दिएको थिएँ त्यसमा मलाई अति नै राम्रो लाग्यो किनभने उसले एकदमै राम्रो सिमी फलाएको थियो उना उसलाई मैले भने बारी एउटा बाँझे बारी थियो त्यसलाई गोड मजाले गोडे पछि खन खनेर खोने पछि मल बोक्नुपर्छ मल डोकोमा मल बोकेर बारीमा छरे पछि खनेर मल बोकेर छरे पछि ड्याङ एउटा मसिनो मसिनो ड्याङ ड्याङ बनाउनु पर्छ त्यसमा ड्याङ ड्याङ बने पछि ए हेरिहेरि एउटा दुईटा दाना लगाएर अलिक फरक फरक लगाऊ भन्ने मैले उसलाई सल्लाह दिएँ त्यस पछि सल्लाह दिए पछि उसले एकदमै राम्रो फलाए फलाएको थियो अनि फलाए पछि अलिक ठुलो दुई पत्ता तिन पत्ता भए पछि उसलाई एउटा था थाङ्ग्रो जरुरत पर्छ थाङ्ग्रो लगाऊ त्यसमा अलिक मजाले दह्रिलो दह्रिलो पाराले थाङ्ग्रो लगाऊ भनेर मैले उसलाई सल्लाह दिएको थिएँ अनि त्यसमा मलाई अति नै राम्रो लाग्यो उनीहरू उसले अति नै राम्रो एकदमै राम्रो सिमी फलाएको थियो त्यसमा मलाई अति नै राम्रो लाग्यो